कालेबुङ जिल्लामा हाम्रो मानिसहरूले सर्वसाधारणले भोग्नु परेको धेरै यस्तो गुनासोहरू धेरै छ तर तीमध्ये एक नम्बरमा आउँछ हाम्रो कालेबुङमा पानीको एकदमै धेरै कम पानीको वितरण एकदमै कम्ति भएको हुनाले गर्दाखेरि यहाँ मान्छेहरू समरमा त काकाकुल हुन जान्छ गाडीबाट किनेर खानुपर्छ लिटरको हिसाबले प्रायः जस्तो किन्नुपर्छ र यहाँको मान्छेले एकदमै धेरै समस्या भोग्नुपरेको चाहिँ त्यही पानी हो अनि त्यो सँग सँगै यहा कालेबुङ जिल्लामा अर्को एउटा समस्या उत्पन्न भइसकेको छ त्यो चाहिँ के हो भनेदेखिलाई कालेबुङको ट्राफिक यहाँ गाडी बढेर कालेबुङ एउटा सानो सहर है सानो जिल्ला त्यो बजारमा गाडीको एकदमै धेरै गाडी कुद्ने अनि गाडीको पार्किङको व्यवस्था व्यवस्थित नभएको हुनाले गर्दाखेरि चाहिँ प्रायः गाडी ल्याएर जहाँ पायो त्यहीँ बाटोको छेउमा पार्किङ गर्ने बाध्य हुन्छ चालकहरू या कोही आफ्नो पर्सनल गाडी कुदाउने व्यक्तिहरू उनीहरूले राख्ने जग्गा नहुँदाखेरि रोडको किनारामा पार्किङ गर्ने गरेको हुँदाखेरि बाटोमा जाम लाग्दछ र जाम लागेपछि मान्छेलाई एउटा कुनै बिमारी लिएर अस्पताल जान परे या केही गर्न परे या आफ्नो इमर्जेन्सी आफूले कहीँ जान पऱ्यो भने पनि त्यो गाडी जामले गर्दाखेरि आफूले समयमा त्यो गन्तव्यसम्म पुग्न सक्दैनौँ र त्यस्तै समस्याहरू धेरै छ यहाँ अर्को अहिले लागू जुन चाहिँ नशालु पदार्थहरूको ओसार पसारको धेरै समस्याहरू भइरहेको छ र अहिले आमा बाबुलाई एउटै मनमा खट्केको हुन्छ कि आफ्नो बढ्दै गरेको छोरा या छोरी कुसङ्गतिपट्टि जान्छ कि बा कुलतपट्टि जान्छ कि भन्ने समस्याहरू धेरै हाम्रो पहाडमा यो कालेबुङमा यस्तो उत्पन्न भइरहेको छ जस्तो चाहिँ मलाई लाग्दछ